हेलो तपाईँ सेमसङ् कम्पनीबाट बोल्नु भएको हो हजुर मैले तपाईँकोबाट अस्ति वासिङ मसिन लिएको थिएँ तिन महिना भयो चलाएको थिएँ हो अहिले चाहिँ त्यसमा अलिकति प्रब्लम आयो तपाईँलाई त्यति बेला प्रब्लम आउँदैन राम्रो छ भनेर भन्नुभयो अन्त तपाईँहरूकै अब भनाइ अनुसारले हामीले पनि लियौँ अहिले चाहिँ अब त्यसमा प्रब्लम चाहिँ के आएको छ भने पानी हामीले जसरी अन गर्छौँ पानी अन गर्दा चाहिँ त्यो वासिङ मसिनमा जम्मा हुँदैन हो अरू त सबै ठिकै छ लाइटहरू पनि ठिकै छ पानी मात्रै त्यहाँ जम्मा हुँदैन अन्त मैले कम्प्लेन गर्नुको लागि चाहिँ तपाईँलाई कल गरेको थिएँ अन्त तपाईँले हुन्छ हामी आएर हेरिदिन्छु भन्नुभाको थियो तपाईँहरूले उताबटा मेकेनिकहरू पठाइदिनु भएन दुईदिन जस्तो भयो मलाई अलिकति प्रब्लम छ अन्त तपाईँहरूले अब पठाइदिनुहोस् या के गर्नुहुन्छ मलाई मेसेज गरिदिनुहोस्